म चाहिँ मलाई चाहिँ हिन्दू धर्म मन पर्छ हामी हिन्दू जातिले चाहिँ अब चाडबाड मनाउँछौँ दसैँ तिहार माघे सग्राँती साउने सग्राँती अनि पहिलो वैशाख मनाउँछौँ यता अरू उयोहरूबाट चाहिँ हामीले होली मनाउँछौँ